मलाई चाहिँ मेरो घरबाट चाहिँ मम्मी र बाबाले चाहिँ धेरै सपोर्ट गर्नुहुन्छ उहाँले चाहिँ अब मलाई धेरै पढाइ क्षेत्रमा अब पढ्नु भन्नुहुन्छ अब पढाई क्षेत्रमा धेरै अब सपोर्ट पनि गर्नुहुन्छ अब हो उहाँले अन्त बाबाले चाहिँ दुःखहरू गरेर अब मैले मलाई कपीहरू चाहिएको छ मलाई पेन चाहिएको छ मलाई यस्तो बुक चाहिएको छ भनेर भनेँ भने बाबाले मलाई पैसा नभएको बेलामा पनि अब साथीहरूसँग खोजेर पनि अब ल्याइकिन चाहिँ मलाई अब त्यो बुकहरू किनिदिनुहुन्छ अन्त धेरै अब सपोर्ट गर्नुहुन्छ बाबाले चाहिँ मलाई अन्त बाबाले अब दिनरात एक गरेर गाडीहरू कुदाएर पैसाहरू जोगाड गरिकिन मेरो बुकहरूको लागि मेरो खाता किताबको लागि अब पैसाहरू जोगाड गरिदिनु हुन्छ उहाँले मलाई पढाइ क्षेत्रमा चाहिँ अब पढ्नु अब घरको छोरी हो घरमा छोरी चेलीहरू अबो पढेको राम्रो हो भनेर भन्नुहुन्छ त्यही भएर चाहिँ अब हाम्रो घरमा चाहिँ घरमा चाहिँ छोरा छोरीलाई चाहिँ अब अलग मान्दैन छोरा पनि एउटै हो छोरी पनि एउटै हो बराबरको हो भनेर भन्नुहुन्छ बाबाले अन्त पढाइ क्षेत्रमा चाहिँ धेरै पढ्नु अब हाम्रो हाम्रो घरबाट अब हामी त पढेको छैनौँ अब हामी त पढ्नु पाएनौँ अब तिमीहरू नै हो भनेर भन्नुहुन्छ बाबाले अन्त आमाले पनि अब धेरै सपोर्ट गर्नुहुन्छ उहाँले पनि अब अब म पढ्नु बसेँ भने अब कामहरू गर्नु लाउनु हुँदैन खानाहरू पकाउनु लाउनु हुँदैन तँ पढ्नु बस् म गर्छु म पकाइहाल्छु म खानाहरू सबै गरिहाल्छु त पढ्नु बस् पढ्नुमा ध्यान दे अब इक्जामहरू आउँदैछ अब इक्जामहरूको लागि प्रिपरेसन गर् अब राम्रो मार्क्स ल्याएर पास हु तँ पढिस् भने तैँले अब राम्रो मार्क्स ल्याइस् भने अब हाम्रै नाक त अबो ठुलो हुन्छ अब गाउँ घरमा अब हाम्रो पनि त इज्जत हुन्छ अलिक अब उसको नानीले त यसरी पढ्दो रहेछ भन्ने अलिक यसरी भन्नुहुन्छ अन्त भाइले पनि सपोर्ट गर्छ मलाई अब भाइले पनि अब पढ्नुमा अब सपोटहरू गरिरहेको हुन्छ अन्त दादाहरूले पनि गर्नुहुन्छ मेन त मलाई चाहिँ अब छेमाले भन्नुहुन्छ अब पढ्नुमा राम्रो पढ् अन्त पछाडिको के हो कसो हो त्यो म हेरिहाल्छु पछाडि के काम गर्छस् के गर्छस् त्यो म गरिदिइहाल्छु त्यो सबै गर्नुहुन्छ अब पढाइ क्षेत्रमा चाहिँ अब मलाई छेमाले चाहिँ अब यसरी पढ्नु अन्त अहिले नै अब त्यो केटाहरूको त्यो ध्यानहरूतिर अब उस्तो नगर्नु होइन पढ्नुमा चाहिँ राम्रो पढ्नु भन्नुहुन्छ अब त्यो फाल्तुको त्यो चिजहरूतिर चाहिँ अब बाहिरको आउटनलेज मतलब नराम्रो सङ्गतहरूतिर लागेर नबिग्रिनु पढाइ क्षेत्रमा राम्रो ध्यान दिनु भन्नहुन्छ अब राम्रै सपोर्ट गर्नुहुन्छ मलाई पनि अब दिदीले पनि अब पढाइमा धेरै सपोर्ट गर्नुहुन्छ मलाई मलाई कतिवटा प्रोब्लम हुन्छ इङ्ग्लिसमा बोल्नुमा अब दिदीले मलाई यस्तो बोल्दा यसरी बोल्नु यसरी प्रनन्सिएसन गर्नु भन्नुहुन्छ अन्त मैले त्यसरी नै प्रनन्सिएसन गर्छु उहाँले पनि अब मलाई इङ्ग्लिसहरू त सिकाइबस्नु हुन्छ अब म पनि दिदीलाई नेपालीहरू सिकाइबस्छु अब कतिवटा कुरा दिदीले पनि जान्नुहुँदैन नेपालीमा अन्त त्यो म दिदीलाई पनि सिकाइदिन्छु अन्त दिदीले पनि मलाई सिकाइदिनुहुन्छ इङ्ग्लिसमा अब इङ्ग्लिसमा कसरी बोल्नुपर्छ अब इङ्ग्लिस मात्र होइन अब अरू सब्जेक्टहरूतिर पनि कसरी लेख्नुपर्छ ह्यान्डराइटिङहरू कसरी बनाउनु पर्छ अब कसरी अब इक्जाममा माक्सहरू तान्नुसक्छ अब त्योहरू पनि सबै सिकाउनुहुन्छ अब प्रोजेक्टहरू यसरी गर्नु अन्त यसरी भन्नु अन्त यस्तो गर्दा यस्तो हुन्छ भनेर भन्नुहुन्छ अनि मलाई चाहिँ मेरो मामाले चाहिँ मामा त हुनुहुँदैन र पनि अब मामाले चाहिँ अब सानोदेखि मलाई पढाइ क्षेत्रमा चाहिँ अब राम्रै पढ्नु अब जति पढ्नु सक्छौ म पनि पढाउँछु भन्नु भएको थियो अब मामा त हुनुहुँदैन र पनि अब पढाउनु चाहिँ पढाइरहनु भएको छ अब क्लास सिक्स र सेभेन चाहिँ पढाइदिनुभयो मामाले अन्त घरबाट मलाई सबैले सपोर्ट गर्नुहुन्छ अब पढ्नुहरू बसेँ भने पनि अब बोजू नि हुनुहुन्छ बोजूले पनि अब पढ्दै गरेको छु भने अब मलाई कामहरू गर्नु लाउनु हुँदैन अन्त बोजूले पनि मलाई माया गर्नुहुन्छ अन्त पढाइ क्षेत्रमा चाहिँ धेरै अब सहायता गर्नुहुन्छ बहिनीले डिस्टर्ब गर्छ बहिनीले डिस्टर्ब गर्दाखेरि बहिनीलाई अब हेरिदिनुहुन्छ अब पढाइ क्षेत्रमा अन्त यस्तो नगर्नु अब दिदी कहाँ पढ्दैछ दिदीलाई डिस्टर्ब गर्नु हुँदैन भनेर नानीलाई पनि उता लगिदिनुहुन्छ अन्त बेलका आएर पनि पढ्नु अब पढ्नु बस् भन्नुहुन्छ अन्त नेपाली अब नेपाली कतिवटा जान्दिनँ म कतिवटा नेपाली पनि बोजूले सिकाइदिनुहुन्छ मलाई अन्त नेपालीमा चाहिँ अब अलिक विक छु त्यसले गर्दा चाहिँ नेपाली चाहिँ अब बोजूले नै सिकाइदिनुहुन्छ मलाई अन्त घरमा अब सबैले मलाई सपोटै सपोटै गर्नुहुन्छ